दार्जिलिङ जिल्लामा मुख्य सामाजिक कल्याण र विकास कार्यक्रमहरूमा मुख्य त शिक्षा नै हो है सबै मानिसहरू शिक्षित हुनु एकदमै आवश्यक छ र यस क्षेत्रमा जनतालाई सुविधा दिने सरकारी योजनाहरूको बारेमा चाहिँ अहिले विशेष गरेर हालमा चलिरहेको द्वारे सरकार भने जस्तो लाग्छ है हामीलाई द्वारे सरकारले धेरै नै सुविधा दिइरहेको छ आफ्नै घरको नजिकमा सबै नै सबै कुरो नै भइ नै रहेको जस्तो लाग्छ जस्तो लक्ष्मी भन्डार भयो कुनै पनि अब कागज पत्रको कुरो बनाउनु अगर केही संसोधन गर्नु छ भने त्यहाँ सुविधा रूपले भइरहेको छ नानीहरूको लागि रुपाश्री कन्याश्रीहरू जस्तो कुराहरू पनि भइरहेको जस्तो लाग्छ है